यो कोभिड नाइन्टिन चाइनाबाट सुरु भएको थियो दुई हजार उन्नाइसदेखि सुरु भएको थियो यो कोभिडले गर्दाखेरि धेरै मान्छेहरूलाई असर परेको थियो मेन रूपमा पर्यटन क्षेत्रमा एकदमै असर परेको थियो थियो असर पारेको छ हाम्रो यो क्षेत्र दार्जिलिङमा पनि बहुत असर पाऱ्यो बहुत मान्छेहरूले दुःख पाए यसमा ट्रान्सपोर्टेसनको प्रब्लम भयो गाडीहरू बन्द भयो अन्त त्यहाँदेखि मानिसहरू यातायात गर्नु भएन गर्न सकेनन् यातायतको दुःख भयो गाडीहरू चल्न सकेन अन्त यसरी नै प्रभावित भयो